धन्यवाद तपाईँको प्रश्नको लागि म चाहिँ अस्मिता छेत्री हो म क्लास इलेभेन हो अनि म वृन्दावन स्कुलमा पढ्छु म पहिला सानोमा सनराइज सकुलमा पढ्थेँ होइन अन्त क्लास फाइभदेखि चाहिँ वृन्दावन स्कुल जोइन गरेँ अन्त तपाईँले सोध्नु भयो कि मेरो फेवरेट आई मिन के लिएर पढेको भनेर सोध्नु भयो म चाहिँ आर्ट्स लिएर पढेको आर्ट्स लिएर पढेको भन्दामै अब त्यस्तो लद्दु होइन तर आफ्नो आफ्नो उयो हो आफ्नो आफ्नो चोइजहरू हुन्छ होइन अन्त आर्ट्समा चाहिँ मलाई इकोनोमिक्स सब्जेक्ट पुरा मन पर्छ किन भन्दाखेरि चाहिँ हाम्रो इकोनोमिक्स टिचर पूजा म्याम चाहिँ सबसे राम्रो टिचर हुनुहुन्छ भने सबसे राम्रो हुनुहुन्छ है सबसे फ्रेन्डली हुनुहुन्छ सबैसित होइन अन्त मलाई पुरा मन पर्छ म्यामले जुन चाहिँ प्रकारले पढाउनुहुन्छ जुन चाहिँ प्रकारले जुन चाहिँ म्याम हामीसित फ्रेन्डली छ त्यो पुरा मन पर्छ म्यामले बुझाएको सबै बुझ्छ र हामी खेल्दै पनि सिक्छ सबै पढ्छ अन्त तपाईँले सोध्नु भाएको थियो मेरो रुचि के हो भन्दाखेरि चाहिँ मलाई चाहिँ भलिबल र डान्स गर्नु पुरा मन पर्छ भलिबल खेल्दाखेल्दै सिकेँ त्यति खास आउँदैन तर पनि अब सर्टिफिकेटहरू त पाएको छु पुरा होइन खेलेर डान्समा पनि त्यही हो डान्स पनि स्कुलहरूतिर कम्पिटिसन राख्यो भने गर्थ्येँ डान्स मजा आउँछ डान्स गर्नु डान्स गर्दाखेरि मलाई अब त्यो खुसी लाग्छ अब आफ्नो आफ्नो अब हबी हो खुसी लाग्छ डान्स गर्दा धन्यवाद